हेलो तपाईँ क्याल्भिन लेप्चाको पेरेन्ट्स बोल्नु भएको हो गुड मर्निङ तपाईँ क्याल्भिन लेप्चाको पेरेन्ट्स बोल्नु हुँदैछ ए म चाहिँ क्याल्भिनको क्लास टिचर हो कि र तपाईँको छोरालाई चाहिँ अहिले बिमार छ उ उता हाम्रो उता स्कुलको अलिक यता राखिरहेको छ है र भुँडी दुखेको रहेछ अनि भमिटिङहरू पनि पुरा हुँदैछ म तपाईँलाई लिनु सक् लिनु आउनु सक्नु हुन्छ तपाईँको छोरालाई हजुर बिहान तपाईँले के खुवाएर पठाउनु भएको थियो होइन दिनु चाहिँ के दिनु भएको थियो ए तपाईँको छोरालाई अब राम्रो त राम्रै दिएर आउनु भएको रहेछ तर अब अरू दिनदेखि प्याकेटको कुराहरू बेसी तेलको कुराहरू खाँदैछ होला तपाईँको नानीलाई त पुरा भमिटिङ हुँदैछ तपाईँ छिट्टो आए आउनोस् न ल छ याद त हामी गरिदिन्छु नि तर तपाईँको छोरालाई चाहिँ अलिक हेल्दी खानाहरू खिलाउनुहोस् न ल अँ छुट्टी दिन्छु तपाईँ आएर हस्पिटल लानुहोस् न तपाईँको छोरा अलिक साह्रो भइरहेको छ हुन्छ अब बेसी अलिक ठिक हुनु सकेन भने भोलि पनि तपाईँले घरमै राख्नुहोस् न पर्सीदेखि पठाउनु सक्नुहुन्छ ए हुन्छ